ए हेलो गुट इभिनिङ आन्टी ए हजुर भन्नुहोस् हजुर हजुर हजुर हजुर ए कालिम्पोङमा स्कुल्स आन्टी हजुर ए हजुर हजुर तपाईँको छोरा कि छोरीको लागि आन्टी ए छोराको लागि आइसिएससीमा चाहिँ टपमा कालिम्पोङमा अगस्टिन स्कुल पनि राम्रो छ सप्तश्री पनि राम्रै छ रकभेल पनि राम्रो छ तपाईँले यता स्प्रिङडेल पनि राम्रो छ प्यारामाउन्ट माउन्ट कार्मेल भयो त्यहाँदेखि यता इन्फन्ट जिजसहरू पनि सानो छ भने स्कुलहरू राम्रै छ त्यस्तो तपाईँले वेस्ट बङ्गाल बोर्डमा हेर्नुभएछ भने एसयुएम कुमुदिनी गभर्मेन्ट यता जुब्ली स्कुलहरू छ इन्डो टिबिटियनहरू छ अन्त सिबिएससीमा चाहिँ तपाईँले यता इन्डो टिबिटियन देख्नुहुन्छ सिएसटी एघार माइलमा छ अन्त आर्मी स्कुलहरू छ माथि तर अब स्कुल तपाईँले चाहिँ अगस्टिन चाहिँ राम्रै छ पढ्नेलाई त जुनै स्कुल पनि राम्रै हुन्छ तर अब तपाईँले चाहिँ नानीको लागि चाहिँ आइएससी नै हेर्नुभएको बोर्ड चाहिँ ए हजुर डक्टर ग्राम्स पनि राम्रै छ हजुर हजुर हजुर अब एसएसएहरू चाहिँ मिसिनरी हो अहिले त प्राइभेटै भएको छ फादरहरूको यसमा हुन्छ अन्त त्यहाँको बानी व्यवहारहरू पनि राम्रै हुन्छ रुल्स रेगुलेसन राम्रो छ अन्त स्कुलमा सबै फ्यासिलिटीहरू छ एसएएसमा पनि अन्त डक्टर ग्राम्समा पनि राम्रै छ रकभेल हजुर हजुर हजुर हजुर अब अलिकति एक्सपेन्सिभ चाहिँ एक्सपेन्सिभै छ जस्तै अब वेस्ट बङ्गाल बोर्डसँग कम्पिएर गर्नु चाहिँ आइएसीको चाहिँ अब अलिकति महँगो नै छ मन्थली पनि दिनुपर्छ प्लस एन्युएल्ली पनि फी तिर्नुपर्छ जस्तै अब वेस्ट बङ्गाल बोर्डहरूतिर चाहिँ प्रायः अब मन्थली पर्दैन एन्युएल्ली मात्रै तिर्नुपर्छ हुन्छ हुन्छ अहिले अब योदेखि चाहिँ एडमिसन स्टार्ट हुन्छ अन्त त्यति बेला भएछ भने चाहिँ म उयो गरिकन तपाईँलाई भन् भन्छु नि ल फोन गर्छु अन्त सरहरूको पनि यो भएछ भने अब गार्जियन चाहिँ मतलब प्यारेन्ट चाहिँ आएर भेट्नुपर्छ त्यही स्कुलमा फर्महरू यो गर्नुको लागि ए हुन्छ हुन्छ फर्महरू चाहिँ म तपाईँलाई भनिदिन्छु कि तर फर्म चाहिँ प्यारेन्टले गएर निकाल्नुपर्छ प्यारेन्ट्सलाई मात्रै दिन्छ नि त कि अन्त नि हुन्छ आन्टी कल गर्दै गर्नुहोस् न ल हुन्छ हुन्छ कल गर्दै गर्नुहोस् न हुन्छ हुन्छ आन्टी बाई आन्टी